मैले कुन प्रकारको बिरुवा र लताहरू हुर्काउनु मन पराउँछु भन्दाखेरि चाहिँ अब यसमा म चाहिँ फलफुलहरको बिरुवाहरू रोप्नु मन लाग्छ फलफुलको बिरुवाहरू रोप्नाले चाहिँ आफूले त्यो फलफुल फलहरू खानु नपाए पनि चरा चुरुङ्गीहरूले पशु प्राणीहरूले खान्छ जो चैँ एकदमै भोकाएको हुन्छ तिनीहरू अबोला हुन्छ कोसैलाई खानेकुरोहरू मागेर खानु सक्दैन तर आफूले यसरी फल फुलहरूको बिरुवाहरू लगाइदिएको छ भने चाहिँ ती प्राणीहरू चरा चुरुङ्गीहरूको ज्यान बाँच्छ भोक तिर्खा मेट्छ यो चाहिँ एकदमै मलाई राम्रो लाग्छ म प्रायः अम्बक आँप आरु लिची यस्तै प्रकारको अरू बयरहरू यसरी यो रोप्न मन लाग्छ यो यो चाहिँ चरा चुरुङ्गीलाई पनि खानु सुविधा पशु प्राणीहरूलाई पनि नि खानु सुविधा यिनीहरूले खाएर पट पेट भऱ्यो भने पनि आफूले केही कुछ धर्म गरेको जस्तो लाग्छ यसरी नै फुलहरूमा अब सबै एउटा भगवानको पूजामा काम लाग्ने फूलहरू चाहिँ म सेतो रातो पहेँलो विभिन्न रङको फूलहरू चाहिँ रोप्नु रुचाउँछु एकदमै फुलको बिरुवाहरू लाउनु रुचाउँछु त्यो एउटा सिजनमा फुल्ने होस् चाहे बाह्रै मास फुल्ने होस् त्यो फुलहरू लाउनु चाहिँ म अत्ति नै रुचाउँछु एकदमै रमाइलो लाग्छ फुलहरू रोप्नाले चाहिँ आफूलाई त आनन्द मिल्छै मिल्छ त्यो फुलहरू हेरेर अरूलाई पनि बाटोमा हिँड्ने पथिकहरूलाई पनि आनन्द प्राप्त हुन्छ त्यो पनि मेरो लागि एउटा धर्मकै कुरो जस्तो लाग्छ र म यस्तै फलफूल बिरुवाहरू चाहिँ म प्रायः लाउनु रुचाउँछु अनि मेरो एकदमै यो एकदमै मनपर्ने काम नै यो मलाई लाग्छ